हाम्रो घरमा चाहिँ खेतीपातीहरू बागबानीहरूमा रुचि राख्नेहरू चाहिँ हामी हाम्रो सबै फ्यामिलीहरू छ हामी सबै घरको परिवारहरू एकजुट भएर हामी त्यस्तो बागबानीमा खेतीपातीमा रुचि राख्छौँ सबैजना मिलेर गर्छौँ कामहरू सब्जीहरू रोप्नु भयो जस्तै कोपीहरू भयो आलुहरू भयो सिमीहरू भयो हाम्रो घरमा सबै प्रकारको सब्जीहरू हामी अलिअलि अलिअलि भए पनि लगाउँछौँ सबैजना मिलेर धानहरू रोप्छौँ मकैहरू रोप्छौँ सबैजनामा रुचि छ योहरूमा चाहिँ सबैले मिलेर गरेको काममा एकदम राम्रो लाग्छ र हाम्रो घरमा मिली मिली गर्छ सबै कामहरू